स्कुलमा मलाई विशेष मनपरेको अथवा रुचि लागेको विषय चाहिँ भाषा हो

मलाई भाषा मन पर्नुको विषय चाहिँ भाषा अर्थात अङ्ग्रेजी अनि नेपाली जुन मैले पढेँ स्कुलमा है निकै विषय निकै त्यस विषयमा निकै नै रुचि लाग्थ्यो किनभने अब नेपाली भाषा भनेको मेरो मतृभाषा हो होइन म जन्मदेखिन्को त्यही पढदै सिक्दै बोल्दै आएँ अनि अङ्ग्रेजी भाषा जो चाहिँ अहिले सर्वभौम सम्पन्न भाषा अथवा सर्वभौम चलिने भाषा छ है निकै मनपर्छ किनभने आफै पनि लेख्ने भएकोले है कथा कविता लेख्ने भएकोले गर्दा भाषा विषय चाहिँ निकै रुचि लाग्थ्यो टिएस एलियटका कविताहरू सेक्सपियरका कविताहरू अनि यता आएर देवकोटा सम गिरीका लेखहरू साह्रै मनपर्ने पहिल्यैदेखिन्को त्यसैकारण पनि होला मैले मलाई भाषा विषयमा निकै नै रुचि लाग्थ्यो